हेलो दत्त ड्रेसेस् दोकान हो मैले तपाईँको दोकानबटा दुईवटा बेडकभर लगेको थिएँ र अस्ति मैले एउटा चाहिँ युज गरेँ मैले त्यो एउटा बेडकभर चलाउँदा चाहिँ दुईखेप जस्तो युज गरेर त्यहाँदेखि धुँदाखेरि चाहिँ एकदमै कलर गयो र फेरि भुवा पनि भुवा पनि उठ्यो एकदमै नराम्रो कपडा रहेछ हो त्यसले गर्दाखेरि चाहिँ मन परेन अनि जुन चाहिँ तपाईँकोबाट दुईवटा ल्याएकोमा एउटा यो मैले चलाएँ अनि अर्को चाहिँ म तपाईँलाई एक दुईदिनमा म आएर फर्काइदिन्छु हो एकदमै राम्रो लागेन त्यो कपडा चाहिँ र म एक दुईदिनमा तपाईँको त्यो बेडकभर चाहिँ ल्याएर तपाईँलाई दिने छु